हेलो भाइ अघि मैले तपाईँलाई मोमो मगाएको थिएँ नि त्यसमा मैले एड्रेस भुल गरेछु म धनकुमार देवान बोलेको हौ र मेरो एड्रेस चाहिँ अघि मैले मिस्टेक गरेर दार्जिलिङ गरेको थिएँ कि दार्जिलिङको जजबजार तर म चाहिँ अहिले सोनादामा छु हो भाइ त्यसले गर्दामा सोनादा बेटरबारीको एड्रेसमा चाहिँ त्यो सामान पठाइदिनु भए रा अति उत्तम हुने थियो हुन्छ भाइ हुन्छ हवस्